हाम्रो दार्जिलिङ सहरमा चाहिँ एउटा सबले मान्यता दिएको चाहिँ एउटा महाकाल बाबाको मन्दिर छ जसमा चाहिँ अब सब हिन्दू बुद्धिस्ट हरू गएर चाहिँ उहाँलाई चाहिँ पुज्ने गर्दछ त्यहाँ चाहिँ पहिला एउटा मोनास्ट्री गुम्बा थियो अरे तर एक समयमा चाहिँ अब नेपालको गोर्खाहरू आएर चाहिँ त्यसलाई चाहिँ अब भत्काएर चाहिँ जुन चाहिँ शिवलिङ्गको त्यो उयो चाहिँ त्यहाँनेर स्थापित थियो अरे बादमा त्यही मोनास्ट्री चाहिँ तपाईँको मन्दिरमा परिवर्तन भएर अब त्यहाँ मन्दिरलाई चाहिँ अब सबले मानिलिएर नै आइरहेको छ अहिलेसम्म